मलाई खाना खाँदा केही एलर्जी हुँदैन यस्तै म करेला खान्छु आलुको सब्जी खान्छु यस्तै भिन्डी अनि यस्तै चिकनहरू मासुहरू पनि खान्छौँ धेरै सब्जीहरू अझै फर्सी लौकाहरू पनि खान्छौँ र त्यसले तिनीहरू चिजले खोई केही पनि एलर्जीहरू हुँदैन र बैगुनले चाहिँ कहिले कहिले एलर्जीहरू जस्तै हुने गर्छ यस्तै पिँडालुको सब्जीले पनि धेरै एलर्जी त होइन हल्का बेसी चिलाउने गर्छ घाँटीहरू यस्तै तर धेरै चाहिँ एलेर्जी हुँदैन र अरू सब्जीहरू हामी खान म खानसक्छु र त्यति साह्रो एलर्जी चाहिँ हुँदैन अन्त त्यो सब्जीहरू चाहिँ धेरै राम्रो हुन्छ र कुन कुन सब्जीले मात्रै एलर्जी हुन्छ र एलर्जी चाहिँ बेसी जस्तो पिँडालु बैगुनहरूले यस्तै मानेको कसकसले खान्छ्न् मानेको त्यो डन्ठाकोहरू के के खान्छ हौ त्यस्तोले चाहिँ एलर्जी हुन्छ र मलाई चाहिँ कुनै त्यति साह्रो एलर्जी हुँदैन र एलर्जी हुँदैन यस्तै बैगुनले चाहिँ मलाई हल्का एलर्जी हुने गर्छ र अरू सब्जी यस्तै भिन्डी बैगुनहरू अरूले चाहिँ त्यति साह्रो एलर्जी हुँदैन मलाई र एलर्जी हुँदैन यस्तै अब एलर्जी त नभएको राम्रो त्यसै पनि र मलाई चाहिँ एलर्जी हुँदैन केही चिजले र हामी धेरै सब्जीहरू खान्छौँ र हामीलाई एलर्जी हुनु केही होइन